हेलो

हजुर ए फोनहरू ए अनि कुन चाहिँ कुन चाहिँ फोनहरू चाहिँ आएको छ होला ए रिएलमी ए हजुर त्यसको सिस्टमहरू त राम्रै हुन्छ होला ए हुन्छ म सोचेर भन्छु नि है ए हुन्छ म आउँछु नि भरे भोलिसम्म हजुर रियलमी भनेको ए हजुर ए ए हुन्छ